यो अन्नपूर्ण रेष्टुरेन्ट हो म हेमलाल गुरुङ लोवर दर्चन कालिम्पोङबाट बोल्दैछु तपाईँहरूकोबाट अस्ति मैले जुन चाहिँ खाना मगाको थिएँ दाल भात सब्जी यस्मा तपाईँहरूको यो जुन भेराइटिस तपाईँहरूले पठाउनुभयो एकदमै मलाई स्वादिष्ट लाग्यो मेरो परिवारले पनि मन पराए अनि तपाईँको एकदमै खानाको गुणस्तर राम्रो लाग्यो अनि समयमा पनि तपाईँहरूले पठाउनुभयो यस्को लागि एकदमै धन्यवाद फेरि पनि कुनै समयमा मलाई यस्तो खाना मगाउँनु पऱ्यो भने म तपाईँलाई सम्पर्क गर्नेछु मेरो एड्रेस त्यहीँ हुनेछ र तपाईँले अझै यो भन्दा राम्रो स्वादिष्ट खानाहरू पठाइदिनु भए अति उत्तम हुने थियो अनि अरू तपाईँको खाना एकदमै रूचाएको छ मेरो छर छिमेकले पनि तपाईँको उयो खानाको बिषय लिएर एकदमै कुराहरू गर्दैथ्यो गुणगान गाउँदैथ्यो र तपाईँको खानामा अब यो हाम्रो जुन चाहिँ नेपाली खाना छ जुन चाहिँ दाल भात सब्जी तपाईँको धनियाँको चट्नी के अरे रामभेडाँ र खोर्सानीको चट्नी यो हाम्रो गोर्खे चट्नी अलिक पिरो पोष्टिक नै लाग्यो अनि धेरै तपाईँको यो बनाउने तरीकाहरू पनि एकदमै राम्रो लाग्यो अति उत्तम लाग्यो एकदमै खानु मजा आयो हामीले एकदमै स्वाद लियौँ मजा लियौँ यसको लागि तपाईँलाई एकदमै धन्यवाद फेरि अब कुनै दिन मेरो घरमा पाहुनाहरू आउँदाखेरि तपाईँलाई म सम्पर्क गरेर यही खाना चाहिँ तपाईँलाई म मगाउने छु हुनसक्छ यो खाना तपाईँको आउँदो दिन दई तिन दिन बादमा नै म त्यही एड्रेसमा मगाउने छु तपाईँले तुरुन्त पठाइदिनु होला धन्यवाद